कालान्तरमा भारतीय मनोञ्जन उद्योगको विकासको कुरा गर्नु पर्दा पहिला सबैभन्दा पहिला त भारतमा मनोरञ्जनको साधन रेडियो थियो रेडियो पछि टेलिभिजन आयो र टेलिभिजन आएको छ र देशको सबैभन्दा लोकप्रिय मनोरञ्जन रूपहरूमा अहिले हालमा एकदमै लोकप्रिय भएको छ मोबाइल मोबाइल ट्याबलेट अनि ल्यापटपहरू र भारतका मानिसहरू जी सिनेमा एपमा गई गएर वा जियो सिनेमा एपमा गएर एकदमै राम्रो राम्रो मुभिहरू हेर हेर्ने गर्छन् र उनीहरू त्यस्तो मुभिहरूलाई हेर्न रुचाउँछन् वा अनि उनीहरूले चाहिँ सामग्रीको उपभोग गर्न मन पराउने वा रुचाउने कुराहरूमा अहिले एकदमै लोकप्रिय रहेको छ मोबाइल अर्थात् एलेक्ट्रोनिक सामान जस्तै मोबाइल ल्यापटप अनि ट्याबलेट भयो उनीहरू यस्तै प्रकारका सामग्रीहरू उपभोग गर्न मन पराउँछन्